हाम्रो यता धोत्रे बालसनमा चाहिँ अहिले चाहिँ अब नानीहरूले चाहिँ त्यो ढुङ्गाको त्यो पैसा फ्याँकेर चाहिँ त्यो पैसालाई चाहिँ हान्ने त्यो त्यसलाई चाहिँ अब हाम्रो समयमा चाहिँ अब खोप्पी भन्थ्यो त्यो पनि खेल्छ अर्को चाहिँ फेरि त्यो तिन जग्गा कोरेर चाहिँ त्यो सानो सानो ढकले त्यो बिचको सेन्टरको हुन्छ त्यो सेन्टरकोलाई हामीले त्यसलाई च्याँके भन्छ र त्यसलाई पनि बिचको बिचमा उसले त्यो फलामको ढक्का या ढुङ्गाको ढक्का हाल्नु सक्यो भने चाहिँ मारेर लान्छ यदि त्यो बिचमा नलागेर चाहिँ पैसा तल्लो र माथिल्लोलाई लाग्यो भने चाहिँ त्यो तिर्नुपर्छ र त्यो भयो अर्को चाहिँ अब केटीहरूले चाहिँ के खेल्छ भन्दाखेरि अमराइट पनि खेल्छ अब हाम्रो गाउँमा फेरि अर्को चाहिँ के छ भन्दाखेरि त्यो ढुङ्गाको थाकै थाक बनाउँछ र त्यसलाई चाहिँ त्यो पानीकागजको बलले चाहिँ ढाल्ने ढाल्ने पनि खेल्छ तर त्यो ढालेपछि चाहिँ के गर्छ भन्दाखेरि त्यो ढाल्ने चाहिँ भाग्छ र त्यो बल पाउनेले चाहिँ फेरि त्यो ढाल्नेलाई चाहिँ गोलीले हानेर चाहिँ जित्नु पर्यो र अर्को चाहिँ त्यहाँनिर नानीहरूले अहिले गाउँमा एउटा बिचमा त्यो माटो खनेर सानो टोडका पारेको हुन्छ र त्यसमा चाहिँ अब नानीहरूले डिपगोली पनि खेल्छ र डिपगोली खेल्दाखेरि चाहिँ एउटा त्यो डिप हुन्छ चार पाँचजना र त्यो हान्नुपर्छ हान्दाखेरि चाहिँ साइड साइडकोलाई चाहिँ अब पहिला हान्दाखेरि चाहिँ अब मर्यो भने चाहिँ अब उसले लान्छ र अर्को चाहिँ नानीहरूले गाउँमा खेलकुदमा चाहिँ त्यही हो सातजना सातजना गरेर फुटबलहरू पनि खेल्छ र शनिवार आइतबार चाहिँ अब स्कुलको छुट्टीतिर चाहिँ नानीहरूले चाहिँ त्यही क्रिकेटहरू पनि आफ्नो त्यो एउटा क्रिकेटको पोसाकमा चाहिँ क्रिकेट पनि प्र्याक्टिस गर्छ र केटाहरूले बेलाबखत चाहिँ अलिक छुट्टी लामो हुँदाखेरि चाहिँ बास्केटबल पनि खेल्छ र भलिबल चाहिँ केटाकेटीहरूले हाम्रो गाउँमा चाहिँ प्रायः डेली जस्तो नै खेल्छ र योभन्दा पहिला पनि अब हामीले तिन चार महिना अगाडि चाहिँ क्यारमबोटहरू पनि गाउँ गाउँमा एउटा खेल्ने चलन चाहिँ थियो र अहिले पनि खेलिरहेकै छ